हाम्रो नेपाली भाषाको प्रयोग पहिलादेखि नै गर्छौँ पितापुर्खादेखि नै चलिआएको हो मातृभाषा चाहिँ नेपाली हो नेपाली भाषा हो हामीले हाम्रो भाषालाई सम्मान गर्नुपर्छ माया गर्नुपर्छ आफ्नो भाषा बचाउनुको लागि चाहिँ हामीले घरबाट नै नेपाली भाषालाई प्रयोग गर्नुपर्छ हाम्रो नानीहरूलाई सिकाउनुपर्छ अहिले जति पनि नानीहरू इङ्ग्लिस मिडियम पढिरहेको छ इङ्ग्लिस इङ्ग्लिस भनेर पुरा अगाडि बढाइरहेको छ तर हामीले नेपाली भाषालाई नेपाली भाषालाई अगाडि बनाउ बढाउनुपर्छ हाम्रो नानीहरूलाई आफ्नो कल्चरहरूको बारेमा सजेसन दिनुपर्छ यो कल्चर कस्तो हो आफ्नो वेशभूषाको बारेमा भन्नुपर्छ देखाउनुपर्छ नानीहरूलाई सिकाउनुपर्छ